ए तपाईँ पारस राई बोल्नु भएको हो हजुर हजुर हजुर हजुर ए यहाँ त के अरे हाम्रो त बिजोग भइरहेको छ यी चिया बगान पनि बन्द छ हो घरि कुन चाहिँ कम्पनी आएर खोल्छ घरि कुन चाहिँ आएर खोल्छ यहाँ काम पनि पुरा भएको छैन हाम्रो हाम्रो त अन्त यहाँनिर नानीहरू पनि हाम्रो कामले के अरे पैसा राम्ररी नदिएर सबै नानीहरू पनि बाहिर गएको छ काम गर्नु अन्त बगानमा तलब पनि एक त कम्ती खटाइ बेसी छ हाम्रो अन्त पैसा पछि पुरा दिँदैन न बनोस दिन्छ न छुट्टी बसेको पैसा दिन्छ न तलब पनि राम्ररी दिन्छ हो पैसा काट्छ फेरि अन्त त्यो पनि हो प्लस के अरे हिजोअस्ति अबो हामीले साल छुट्टी पायौँ त्यो छुट्टी बसेको त उनीहरूले पैसा दिनुपर्छन् त वर्षभरिको छुट्टी हामीलाई कामअनुसार छुट्टी दिन्छ उनीहरूले अन्त त्यो पनि दिएको छैन बनोसहरू पनि कहिलेदेखिको हाम्रो रोकेको छ बढेको पैसाहरू पनि दिँदैन अन्त हाम्रो त यहाँ बगानमा पुरा बिजोग छ नि हजुर जान्छ नि काममा त कि घरको अब नानीहरू चाहिँ अब प्राय प्राय नानीहरू चाहिँ सबै बाहिरतिर लागिसकेको छ तर पनि घरको प्रत्येक एकजना त काममा हिँड्छ सबैजना काममा जान्छ अहँ त्यस्तो चाहिँ गरेको छैन पहिला पहिला त बगानबाट रासिन पाउँथ्यो छाता तिर्पलहरू बाँड्थियो चप्पल दिन्थ्यो के अरे फेरि यो दाउराहरू झारिदिन्थ्यो गाडी गाडी अहिले त त्यो सबै केही पनि छैन सुविस्ता हामीलाई ए हजुर हजुर कति नौ महिना कि कतिको बनोस दिएको छैन भनेर चाहिँ कहिलेदेखि एक्लै बस्नुभएको थियो अरे हो अन्त त्यसरी अब फ्रस्टेसन त डिप्रेसनमा गएको जस्तै भएर चाहिँ सुसाइड गरेको भनेर भन्दै थियो अन्त होइन होइन त्यस्तो त होइन काममा त प्रत्येक घरको एकजना त गएकै हुन्छ गा सबै नै जान्छ काममा त अन्त काम बगानमा काम नगरी त बगान त यतिखेर जङ्गल भएर सबै जन्तुहरू सब घर घरमै आउँथ्यो नि गअ बगान त एकदम आफ्नो बगानको कामहरू त भइरहेको छ नि वर्करहरू सबै जान्छ काम गर्नु त्यही हजुर फ्याक्ट्रीहरू सबै चल्दैछ कि त्यही भित्रभित्र के गरेर उनीहरूले चाहिँ त्यसरी घोटाला गरिदिन्छ पैसाहरू चाहिँ आएको आदि डल्लै आएको पेमेन्ट पनि पुरा गरेर चाहिँ दिँदैन अन्त कति हजुर यहाँनिर चाहिँ फेरि यस्तो छ नेपाली पाई भन्छ आदिबासीको अलग अलग हुन्छ अन्त उयो के अरे घरि नेपालीले स्ट्राइक गर्यो भने आदिबासीहरू काममा गइदिन्छ आदिबासीले स्ट्राइक गर्यो भने नेपालीहरू काममा गइदिन्छ त्यस्तो भएर चाहिँ मिलेकै छैन क्याउ यहाँनिर हजुर छैन छैन हुन्छ भाइ थ्याङ्क यू ल